दाजु सुन्नुहोस् न अस्ति मैले भर्खरै एउटा जिन्स लगेको थिएँ कि कति तिन चार खेप लगाए होला अन्त धोएँ पनि हो तर अब तिन चार खेप लगाएर धुँदा नै नि स्वाटै रङ गयो त्यसको चाहिँ अन्त एक खेप त के भयो भन्दा त फस्टमा त अर्को सेतो लुगासँग भिजाएको थिएँ कि आम्मामा सबै सेतो लुगाले त डल्लै त्यो जिन्सको रङ टिपिदिएछ नि हौ अन्त म त त्यत्रो दाम हालेर किनेको अनि त्यसरी स्वाट्टै रङ जाँदा त मलाई त नोक्सान भयो फेरि यता त्यो सेतो टिसर्ट पनि अब बिग्रियो त्यो सेतो टिसर्ट पनि अब राम्रै दाम हालेर किनेको थिएँ अन्त फेरि अर्को कुरा चाहिँ के भयो भन्दा सधैँ म तिस बत्तिसकै साइजको जिन्स लगाउँछु होइन अन्त त्यही अब साइज सोचेर नै मैले किनेको थिएँ जिन्स तर अब घरमा आएर लगाउँदा चाहिँ अलिकति खकुलो भयो मलाई सधैँ तिस बत्तिसको प्यान्ट ठिकै हुन्थ्यो तर त्यो चाहिँ अब अलिक साइज पनि नमिल्दो रहेछ अन्त अझै एउटा कुरा त्यसको चाहिँ अब त्यो सिलाइहरू हुन्छ नि त्यो पनि त्यति साह्रो राम्रो चाहिँ सिलाइ गरेको छैन रहेछ अन्त त्यो अब राम्रो सिलाइ नभएको कारणले गर्दा चाहिँ ठाउँ ठाउँमा चाहिँ अब उध्रिनु थालेको छ अन्त अर्को कुरा त्यो चाहिँ अब त्यो प्यान्टको चाहिँ मलाई कपडा पनि मन परेन त्यो निकै कडा कडा छ अन्त त्यो चाहिँ अलिक तन्किने त्यो इस्ट्रेचेबल खालको छ कि अन्त स्ट्रेचेबल चाहिँ मलाई त्यति मन परेन किनभने त्यो चाहिँ अब गरममा लगाउँदा चाहिँ अझै ट्याप्पै हुने हो अनि हिँड्नु पनि असुविधा हुने यस्तो अब के भन्नु फिलाहरू पनि पाछिएको जस्तो भयो अन्त त्यसको लागि म त्यो प्यान्ट साट्नु सक्छु भनेर चाहिँ सोध्नु आएको नि दाजु